हाम्रो मेरो संस्कृतिपट्टिको एकदम सामाग्रीहरू साधनहरू आफूले लगाएर हिँड्नु ढाका टोपी खुकुरी दौरासुरुवाल अस्कोट जुन चाहिँ छ त्यो प्रकारको सामानहरू कपडा सामग्री मेरोमा छन् अहिले पनि अरू कुरामा सबै थालहरू भयो बटुका भयो बाटीहरू भयो त्यस्तो कुराहरू पनि छन् र अहिलेको जमानामा एकदमै त्यो धेरै कम्ती हुँदै हराउँदै गइरहेको छ त्यो एकदमै रेयर भइसकेको छ अहिलेको जमानामा त्यो सामानहरू अहिले एकदम हाइली डिमान्डेट कपडाहरू मात्रै पाउँछ त्यस्तो कुराहरू एकदम हराएर जाँदैछ हामीले त्यसलाई पनि बचाएर राख्नुपर्छ भनेर म तपाईँहरूलाई एकदमै मेरो बात राखेको छु नयाँ नयाँ जिन्स कपडाहरू त्यो मात्रै युज होइन डेली युज हुने त्यो मात्रै होइन हाम्रो त्यो संस्कृतिपट्टि एकदमै आफ्नो नेपाली जातिपट्टिको जुन चाहिँ कपडा लुगा सामानहरू छन् त्यो पहिलादेखिको नै आइरहेको छ त्यो हामीले राख्नुपर्छ अनि भन्दैछु म